आफ्नो घरमा बिमारी हुँदा त अब त्यही खालको बनाउनु पर्छ सादा खाना पिरोबिना मरमसालाबिना तेल एकदम कम्ती हालेर खानाहरू बनाउँछु कोही बेला खोलेहरू बनाएर कोही बेला के के नरम कुरो सादा कुरो बनाएर खुवाउँछौँ